मलाई चित्रका लागि सन्दर्भ सामग्री कसरी अनुसन्धान र संकल्प गर्नसक्छु भन्दा चाहिँ म चाहिँ त्यो मलाई चाहिने जुन चाहिँ जति पनि कुराहरू मलाई त्यो मेरो आफ्नो चित्र बनाउँदाखेरिको जति पनि चाहिन्छ जस्तै पेपर भयो पेन्सिल भयो खाता खाता जस्तै ज जुन चाहिँ अब हामीले नर्मल खाता एउटा चलाइरहने खाता त युज गर्नु सक्दिनँ चलाउन सक्दिनँ त्यही भएर हामीलाई त्यसको एउटा अर्कै पेपर हुन्छ त्यो पेपर मैले एउटा दोकानबाट किन्छु अनि म त्यो ल्याएर मैले त्यसमा अब कि मैले ओयल पेस्टिङ कलर युज गरेको हो भने चलाएको हो भनी या मैले पेन्सिलले मात्रै चित्र बनाउँदैछु भने म त्यो पेन्सिल कस्तो कस्तो जस्तै थ्री बी अब टु बी हौ त्यस्तोहरू हुन्छ त्यस्तो पेन्सिलहरू म किनेर ल्याएर मलाई के के चाहिन्छ हौ त्यो युजफुल सामाग्रीहरू मलाई चाहिने समाग्रीहरू म सबै किनेर ल्याएर चाहिँ म मेरो चित्रको चित्रको सामग्रीहरू चाहिँ म बनाउँछु चित्र बनाउँछु म त्यसरी नै मेरो आफ्नो चित्रहरूलाई कम्प्लिट गर्छु म पुरा गर्छु